पहिला हाम्रो बाजे बोजूहरूले संस्कृति परम्परालाई चाहिँ धेरै नै उत्तम उयो दिएको थियो तर अहिले चाहिँ धेरै पढेको शिक्षित हुनाले चाहिँ यो हाम्रो संस्कृति कति परम्पराहरू चाहिँ भुलिँदै गएको छ अब नयाँ शिक्षामा नयाँ नयाँ उयो संस्कृतिहरू आउँदै गयो त्यसले गर्दा हाम्रो पुरानो संस्कृति परम्परालाई चाहिँ हामीलाई प्रभाव पार्दैछ यो शिक्षकले तर पनि अहिलेको शिक्षकहरले भन्दैछ पहिला जस्तो बाजे बोजूले गर्थ्यो हामीले पनि त्यस्तै गर्नु पर्छ भन्ने भन्ने कुराहरू पनि गर्दैछ र यो शिक्षाले चाहिँ प्रभाव त पारेको छ छ हाम्रो परम्परालाई र पनि तर अझै उहिले उहिलेको अझै बाजे बोजूहरूले अझै निकाल्दैछ र पनि हामीले पनि कोसिस गर्नुपर्छ पहिलाको हाम्रो परम्परा चाहिँ हामीले भुल्नु हुँदैन तर शि यो नयाँ आएको शिक्षा कति धेरै पढेका छन् अहिलेको छोरा छोरीहरू अहिले त कम्पुटरको जमाना छ त्यसले गर्दा कति स हाम्रो यो संस्कृति परम्परालाई चाहिँ प्रभाव पर्दै गएको छ